मैले जानेको बुझेको गरिराखेको अहिलेसम्म भोगेर ल्याएको कुरा चाहिँ अब जस्तै फर्स्टचोटि हाम्रो जिउ जुठो हुँदाखेरि अब माइतमै भनौँ न त्यतिखेर त बिहा गरेको हुँदैनौँ कसैले पनि महिलाहरूले अन्त कन्ने हुँदै माइतमा फर्स्टचोटि जिउको जुठो हुँदाखेरि हामीले माइतको घर हेर्नु हुँदैन माइतीलाई हेर्नु हुँदैन त्यति बेला हामीले कुनै साथी भयो कुनै आफन्तको घरमा गएर सात दिनसम्म बस्नुपर्छ आफ्नो घर नदेख्ने ठाउँमा त्यहाँदेखि आएर सात दिन पछाडि आएर पनि अब बाइस दिनसम्म खाना पकाउनु भएन सँगै बसेर फेमिलीमा खाना खानु भएन त्यसरी बस्ने चलन छ मानिराखेको छौँ अन्त अब त्यो घरको बारेमा सुग्घर सफाकोबारेमा अब त्यसमा त अब हामी सफा सुग्घर गर्नुपर्छ अब जस्तै तोसक सुकाउने भयो लुगाफाटा धुने नुवाइरहने त्यसैलाई हामी मान्छौँ